हेलो अँ त्यो पिकनिक जाने सल्लाह हुँदै थियो कि हामी पनि यहाँनेर ग्रुपमा ग्रुपमा धेरै छौँ कि आठ आठ दसजना छौँ हो अनि तपाईँकोबाट पनि कतिजना के हुन्छ हो मिलाएर जाउँ होला है लेडिज लेडिज मात्रै जाने अब लेडिजमात्रै जाने अँ लेडिज होइन बनाउने नगरौँ हौ उतै गएर मजाले पकाएर खाएको चाहिँ मजा आउँछ होला है पकाएर खाउँ होला हजुर हजुर सबै ग्यासस्यास लिएर जाने होइन उहीँ गएर सबै सपिङ गरेर लिएर जाने अन्त उहीँ गएर पकाउने अँ त्यसै गरौँ न ल त्यहाँनेरको हजुर हजुर हजुर हजुर त्यो बिहान नौ बजी चाहिँ निक्लिनुपर्छ किनभने गएर पकाउँदा नजिक अलिकति टाइटनिक पार्क जाउँ हौ रेली रेलीदेखि अँ भेला हुनु चाहिँ नि तपाईँको उयेसमा डम्बर चौकमा भेला होउँ न हजुर हजुर मैले नौ बजी भनिदिएको छु कि सबैजना नौ बजी भेला हुन्छ अनि त्यहीँनेर भेला भएर सबैजना जाउँ न के के बोक्नुपर्ने हो त्यो अब अलिअलि तपाईँसँग पनि सल्लाह गर्नुपऱ्यो भन्दै थिएँ कि हजुर चिकन मटन त बोकेकै छ होइन त्यसमा अब उयो भइहाल्यो ननभेजमा चाहिँ त्यो भयो अनि अरू चाहिँ अब के के लाने के गर्ने अरू तपाईँले पनि अलिकति सल्लाह दिनुहुन्छ कि भनेर नि अँ मैले हालिदिइराखेको छु अहिले मैले हालिदिएको छु कि अँ हालिदिइराखेको छु जाउँ न अन्त के के लाने तपाईँ पनि यसो एडभाइस गर्नुहोस् न कति के लाने हो अब मैले चाहिँ त्यस्तै कतिवटा त उयो मिलाएको छु कि तपाईँ पनि भन्नुहोस् त्यसमा के के लाने होइन दुईजना भेज पनि छ नि त अँ पनिर लाने है अँ त्यही त पनिर लगिदिउँ होइन अन्त यता भेज सब्जीहरू त भइहाल्छ पापडसापड भइहाल्छ उनीहरूलाई होइन दहीहरू लगिदिउँ है अब नखानेलाई त दहीहरू लगिदिनैपऱ्यो अन्त हामीले यता उयो भइहाल्यो हाम्रो ए अन्त तपाईँलाई त्यो प्लेस चाहिँ कस्तो लाग्यो त्यहाँ ठिकै छ प्लेस कस्तो लाग्यो टाइटनिक पार्क उम् अँ र त साथीहरू पनि गएको छैन रहेछ कि त्यहीँ जाउँ भनेर नि उम् अँ हुन्छ हुन्छ हुन्छ ए हुन्छ हुन्छ हुन्छ हुन्छ हजुर हवस् हवस् हवस् हुन्छ हुन्छ